म पनि लेख्ने गर्दछु र मैले आफ्ना लेखहरू लेख्ने क्रममा रूपरेखा त सबैले तयार पार्नु पर्ने नै हुन्छ र आफूले पनि तयार पारेको नै हो र पहिलो ड्राफ्ट धेरै पटक लेखिन्छ र धेरै पटक परिमार्जन गर्नु पर्ने हुन्छ तब मात्र एउटा राम्रो लेख बनिन्छ र दो दुई तिन पटक त पहिलो ड्राफ्ट लेखिन्छ नै र यस विषयमा जसलाई यस विषयमा धेरै ज्ञानहरू रहेको हुन्छ जो अलिकति पोख्त हुन्छ र जो सर्वमान्य हुन्छ उनीहरूको उनीहरूलाई उनीहरूको प्रमाणीकरणलाई नै सबैभन्दा बढी मान्यता प्रदान गरिन्छ र यसरी आफ्नो लेखहरू लेख्ने क्रममा रूपरेखाहरू तयार पार्ने क्रममा आफूभन्दा ठुला बडा जो त्यस कुरामा दक्ष छन् उनीहरूका परामर्श उनीहरूका सल्लाहहरू चाँहि म चाहान्छु